विद्यार्थीहरू नियमित रूपले विद्यालय जान नपाउने कारणहरू हुन् यातायातको असुविधा घरमा काम गर्नु पर्ने अवस्थाहरू उनीहरूले घरमा मदद गर्नु परेकोले गर्दाखेरि उनीहरूले आफ्नो विद्यालयहरू पनि जान असक्षम कतिपय असक्षम हुने गर्दछन् कसैले आफ्नो जाँगर नचलाएको मौसमको खराबले गर्दाखेरि अहिले झन् बर्खाको बेला हो यसले गर्दाखेरि बाढी र पहिरो जाने असुविधाहरू आइपुग्ने गर्दछ कसैको आमा बाउहरू बाहिर काम गर्ने गर्दछन् विदेश विदेशमा काम गर्ने गर्दछन् जसले गर्दाखेरि घरको सबै काम कसैले आफ्नै गरिकन आउनु पर्दछ त्यसैलै गर्दाखेरि ति विद्यार्थीहरूलाई नियमित रूपले विद्यालय जान असक्षमहरू असक्षम बन्न पुगेको हामीले देख्दछौँ यी कारणहरू हो जसले गर्दाखेरि विद्यार्थीहरू नियमित रूपले विध विद्यालय जान सक सकेका छैनन्